हजुर हजुर त्यो चम्पासरी मोड मोडमा हजुर ट्राफिकको साइडमा ट्राफिकको उतापट्टि हजुर होलसेल त होइन म अब धेरै लग्यो भने चाहिँ त्यो म अलिकति मिलाइदिनु सक्छु होलसेल त मेरो सब्जीको त मिल्दैन हजुर सबै सबै भेराइटिजहरू छ अर्ग्यानिकहरू पनि छ फलफुलहरू पनि पाइन्छ हजुर हजुर सबै छ कुन चाहिँ आलु भुटान आलु कि अब यो सेतो आलु जो भुटान आलु त अहिले चालिस रुपियाँ केजी अब तपाईँ अब चालिस रुपियाँ केजी छ तपाईँले अब पाँच केजी लिनुभयो भने अब अझै दस बिस रुपियाँ कम्ती हुन्छ हजुर हजुर दस केजीले नि यसो तपाईँको पचास रुपियाँ माइनस हुन्छ हजुर हजुर प्याज अहिले तपाईँको थर्टी चल्दैछ थर्टी थर्टी हजुर थर्टी थ्री जिरो टमाटर अहिले ट्वेन्टी हजुर अदुवा त अलिकति महँगो छ अदुवा अहिले चालिस रुपियाँ पावा छ हजुर म मिलाइदिइहाल्छु हजुर लसुन पनि लसुन चाहिँ अहिले साट्ठी रुपियाँ पावा छ हजुर म तपाईँलाई पचासको दाममा दिइहाल्छु हजुर हजुर हुन्छ त्यस्तो केही छैन हाम्रो अब कस्टमरले लगिरहन्छ हामी त्यस्तो नराम्रो दिँदैनौँ अब बिहाको हो हजुर हजुर हजुर सबै पाउँछ प्लेटहरू पनि पाउँछ ग्लासहरू सबै पाउँछ हजुर हजुर सबै पाइन्छ बिस्लेरी वाटरहरू पनि छ फुलकोपी त छ मगर त्यति राम्रो त छैन हजुर अरू त बिन्सहरू अरू के के के केहरू त छ फुलकोपी छनु त छ मगर त्यति खास राम्रो त हुँदैन अहिलेको

हेलो डेलिभेरी त म त छैन मेरो डेलिभेरी चाहिँ त्यो चाहिँ तपाईँहरू आएर हजुर सबै गरेर गर्नु पर्छ तपाईँहरूले नै गाडीमा हालेर लानुपर्छ हजुर हजुर हजुर कति कति कुन सामान कति कति चाहिन्छ एउटा लिस्ट गरिदिनोस् म अब ल्याउनु पनि अब मेरोमा कम्ती भयो यस्तो उयो हुन्छ मैले अब लाएर फेरि ल्याउनु पऱ्यो नि त ल हजुर हस् हस् हुन्छ छिट्टै